अविस्मरणीय घटना चाहिँ मेरो लाइफमा घटेको छ है म जब कालिम्पोङदेखि सिलगढीसम्मको यात्रामा चाहिँ घरबाट निस्किँदाखेरि चाहिँ है एउटा बाटोमा चाहिँ एकदमै खत्रा डरलाग्दो भनौँ न अब त्यसलाई डरलाग्दो भन्दा पनि अब एउटा एक्सिडेन्ट है इन्सिडेन्ट भएको थियो त्यहाँ जसमा कि अब त्यसलाई चाहिँ अब एक्सिडेन्ट एकदमै त्यो चाहिँ मैले मेरो आँखाले एकदमै लाइभ देखेको है बाइकमा चाहिँ अब दुईजना सवारी थियो उनीहरू अब हिँड्दाखेरि एउटा ट्रकसँग चाहिँ हाइवेमा यसरी टक्कर यसरी अब टक्कर मार्दाखेरि चाहिँ उनीहरू उछिट्टिएर चाहिँ यसरी उडेको अनि एकदमै त्यो चाहिँ मेरो एकदमै आँखाले लाइभ देखेँ है अहिलेसम्म पनि म एकदमै अविस्मरणीय छु त्यो कुरालाई एकदमै म बिर्सिन सक्दिनँ